बचाउन साह्रो पर्ने बिरुवाहरू भन्नु पर्दा एडेनियम चाहिँ हाम्रो यो ठन्डा एरिया भएकोले गर्दाखेरि यो एडेनियम चाहिँ गरम एरियामा हुने प्लान्ट भएकोले गर्दाखेरि चाहिँ यहाँ हाम्रो ठन्डा एरियामा बचाउन साह्रो पर्दो रहेछ कति पल्ट ल्याएर बचाउने कोसिस गर्दा पनि त्यसलाई पटक्कै बचाउन सकिएन कतिवटा प्लान्टहरू चाहिँ गर्मीमा राम्रो हुन्छ कतिवटा प्लान्टहरू चाहिँ जाडो ठाउँमा राम्रो हुने गर्छ अब गर्मीमा हाम्रो जुन एरियामा ठन्डा भएकोले गर्दाखेरि गर्मीमा हुने प्लान्टहरूलाई अलिकति बचाउनको लागि चाहिँ हामीले ग्रिन हाउसहरू बनाएर त्यसलाई प्रोटेक्ट गर्ने कोसिस गर्छौँ अन्त कसरी हुन्छ त्यसलाई बचाउने कोसिस गर्छौँ